मलाई मनपर्ने मौसम चाहिँ हो जाडो महिना किनभने अब मलाई गरम एकदमै मनपर्दैन जाडो महिनामा चाहिँ हामी मैले मनपर्ने लुगाहरू लगाउनु सक्छौँ अनि जाडो महिनामा हामी कतै गएर घुम्नुहरू सक्छौँ हाम्रो पाठशालाहरूको छुट्टी हुन्छ अनि धेरै मजा गर्नु सक्छौँ हामीले जाडो महिनामा हामीले धेरै चाडबाडहरू पनि हाम्रो जाडो महिनामै हुन्छ अनि मलाई मनपर्ने लुगा मनपर्ने चिजहरू म प्रायः जाडो महिनामै गर्नु मन पराउँछु